यी प्रश्नको उत्तर दिनुपर्दा चाहिँ अैलेसम्मन चाहिँ मैले चाहिँ अब कुकिङ क्लासहरू चाहिँ अहिलेसम्म चाहिँ जोइन गरेको छुइनँ किनभने अब कुकिङ चाहिँ अब तपाईँको अब बेसिक निड हो नि त सो अब टाइम अनुसार तपाईँले आफै सिक सिक सिक्नु अब सिक्नु अब त सिक्ने सिच्वेसनहरू आइहाल्छ र अब कुकिङ चाहिँ अब अब तपाईँले अब सिक सिक्नु सक्नु हुन्छ किनभने अब इट्स अ बेसिक निड अनि तपाईँले अब कुकिङ क्लासको कुरा गर्नु पर्दा चाहिँ अब मलाई अब इन्ट्रेस त छ अब पहिला त अब म त्यस्तो आम नट इनट्रस्टेड इन कुकिङ पहिला फेरि चाहिँ तर तर अहिले चाहिँ अब सिक्नैु पर्दो रहेछ अब किनभने कुकिङ चाहिँ अब मान्छेलाई चाहिने एकदमै बेसिक निड लाग्यो मलाई चाहिँ जब म घरमा बस्थे त्यति बेला चाहिँ अब सबै अब आफ्नै अब सबै रेडी पकाएकोहरू रेडी आउँदाखेरि चाहिँ अब त्यो चिजको भ्यालू हुँदैन रहेछ तर अब जब तपाईँ अब आफ्नो घर छोडेर अब एक्लै बस्नुहुन्छ त्यति बेला चाहिँ अब तपाईँले अब सिक्नु करै पर्दो रहेछ मैले पनि अब फर्स्ट फर्स्ट त मेरो पनि खानाहरू त पुरा जल्थ्यो तर अहिले अहिले चाहिँ मैले बिस्तारी बिस्तारी अब युट्युबतिर हेरेँ अनि म कुकिङ क्लास चाहिँ लिनु चाहँदिन किनभनै अहिले अब सबै युट्युबमा अभाइलेबल भइहाल्छ हो अनि मैले चाहिँ युट्युब क्लासेस भन्दा पनि युट्युबको भिडियोसहरू हेरेँ पुरा त्यहाँदेखिको मैले बिस्तारी बिस्तारी सिकेँ अनि अहिले चाहिँ आई एम भेरी मच इन्ट्रेस्टेड इन कुकिङ मलाई अब त्यो कुकिङ गर्दा चाहिँ अब म अब बिहान बेलुका दुईपल्ट बनाउँछु दुईपल्ट पकाउँदा चाहिँ मलाई अब पकाउँदाखेरि कुकिङमा चाहिँ अब त्यो हुन्छ नि अब त्यो रेसिपीले मात्रै हुँदैन तर अब भित्रैबाट अब अब तपाईँको अब मजाले अब भित्रैबाट तपाईँको अब मुड राम्रो छ भने खाना त्यतिकै नै अब मिठो भइहाल्छ